हेलो रेणुका टेलर हो रेणुका टेलर हो औ बहिनी के भन्छ मैले तिम्रोमा दुई जोडी कुर्ता सिलाउनु दिएको थिएँ नि याद भयो तिमीले त कस्तो महँगो गर्यो हौ जेला म त अझै मो त अझै तिम्रोमा अझै कस्टमरहरू लिएर आउँ भनेर सोचिरहेको थिएँ तिमीले त अलरेडी महँगो न महँगो गर्यौ हो होइन मलाई महँगै गरेकै जस्तो लाग्यो बहिनीले ए अब अलिअलि भरे घट्दैन अन्त अरू नयाँ के के राख्नुभएको छ बहिनी तिमीले हजुर ए हजुर हुन्छ राम्रो राम्रो ल्याउनुहोस् है कपडाहरू अलिकति चाहिँ डिस्काउन्ट गरिदिनुहोस् है म साथीहरू लिएर आउँदैछु नि तिम्रोमा कस्टमर बढाइदिँदै छु नि तिमीले त अन्त राखेरै त गरेको होला नि त राखेरै त त्यत्रो दाम गर्नु भएको होला अँ ल म आउँछु ल बादमा साथीहरू पनि लिएर आउँछु हो तर राम्रो सिलाइदिनुहोस् है उयो बिगारी दिनु त भएको छैन होला नि हो र अब म त नयाँ परेन नि त तिम्रो कस्टमर ल ल ल राखेँ ल म बादमा आउँछु नि ल राखेँ है